आजका युवा पिँढीहरूले पनि आफ्ना सांस्कृतिक परम्परालाई गराएका छन् पालन गर्दै नै छन् तर यो अब रेसियोको तुलनामा अनुपातको तुलनामा हुन्छ र सबैले नै गरिरहेका छन् भन्ने चाहिँ हुँदैन तर सांस्कृतिक भन्ने कसरी मतलब यसको मापदण्ड चाहिँ के हुन्छ कि आफ्ना पारम्परिक भेषभूषा लगाउँदामा नै सांस्कृतिक परम्परालाई पालन गरेको हुन्छ र सांस्कृतिक परम्परा भन्ने त हाम्रो मनभित्र रहेका हुन्छन् र मलाई लाग्छ आजका युवा पिँढीमा सांस्कृतिक परम्परालाई जगेरा गर्ने जगेरा गर्ने मन हुन्छ नै हुन्छ र त्यही कुरा चाहिँ कुनै न कुनै रूपमा चाहिँ आएको नै हुँदछ